नेपालीमा भन्नु हजुर नमस्कार तपाईँ देव कुमारज्यू बोल्नु भएको हो हजुर हजुर कि बिशेष गरी है यहाँ तपाईँ बिबेक नानीको बाबा बोल्नुभएको है ए हजुर त्यही त खै अब तपाईँलाई थाहा छँदै छ है यो पहिलो बार्षिक है युनिट टेस्ट को रिजल्ट पनि अस्ति भयो है अन्त नानीको अलिकति बिषयवस्तु लिएर त्यही त तपाईँलाई भन्नु पऱ्यो भनेर नि स्कुलमा के कस्तो छ है बिबेक क्लासमा कस्तो छ के छ भनेर अलिकति तपाईँलाई इन्फर्मेसन पनि दिउँ अनि तपाईँकोबाट पनि जानकारी लिउँ भनेर तपाईँलाई कल गरेको थिएँ है ए हजुर हजुर हजुर हजुर सर एकदमै त्यही त नानी यो पालि युनिट टेस्टमा एकदमै मार्क्सहरू पनि कमजोर छ उसको है बिशेष गरेर है अब म्याथम्याटिक्स है यो साइन्स सब्जेक्टमा एकदमै विक छ है के तपाईँ नानीलाई केही हजुर हजुर हजुर हजुर ए हजुर हजुर है हजुर हजुर जस्तो है अब यहाँ एकदमै अब हामीले त रिजल्ट पनि कमजोरी देख्दैछौँ है अब है क्लासमा हजुर क्लासमा पनि त्यस्तै अलिकति नानी अल्ललिएको जस्तो देखिन्छ है अन्त खोइ के गर्नु पर्ने कसो गर्नु पर्ने है अन्त बिशेष अब भन्नु पर्दाखेरि अब क्लासमा पनि एकदुई दिन भयो धेरै अल्ललिरहेको देख्छु है नानी अन्त त्यही त अन्त तपाईँलाई सायद अब एउटा स्कुलमै पो म बोलाएर तपाईँसँग जोगाजोग गरौँ कि नानीलाई पनि अगाडि राखेर है हजुर

हजुर हजुर हजुर उसको त्यो सबै त्यो सबै हामी है अब चेक अप सेकप गरेर तपाईँलाई इन्फर्म दिनेछौँ र तपाईँलाई आउँदो दस तारिक चाहिँ एकताल स्कुलमा निक्लिदिनुहोस् न है हुन्छ हुन्छ हुन्छ धन्यवाद है तपाईँलाई हुन्छ बात गर्दै गरौँ